ल है मैले एउटा ग्यास किनेको थिएँ त्यो ग्यास एकदम राम्रो रहेछ यसको स्टिल बडी पनि राम्रो रहेछ यसको बर्नरहरू सबै राम्रो छ यसको त्यो जुन चाहिँ ग्यासको पाइपहरू छ त्यो पनि ब्रान्डेड कम्पनीको दिएको रहेछ त्यो मलाई ग्यासको सबै सबै कुरो ठिक लाग्यो र यो ग्यास मलाई साह्रै मन पऱ्यो है